हाम्रो त पश्चिम बङ्गालमा राम्रो राम्रो बोट बिरुवा चाहिन्छ तर भनेको जस्तै छैन मलजलहरू पनि छैन त्यसमा अनि त मलजलहरू पनि छैन त्यसमा अनि त यहाँ त साह्रै ऊ यो तकलिफ हामीलाई त त्यो बोट बिरुवा पनि भनेजस्तो हुँदैन त्यो सबै सुकौरोले मरिहाल्छ मलजल पनि छैन अनि त मलजल पनि अलिक राम्रो भए त हुन्थ्यो छैन मलजल पनि अनि त यो खेतीबारी पनि सबै लाएको पनि मर्छ यहाँनिर त पश्चिम बङ्गालमा त अनि त खेतीबारी मरिसके नि पछि हामी गरीब दुखी त अब के खाएर बाँच्नु र हामी गरीब दुखी त अब बाँच्ने आवस्थामै छैन नि अब यो पश्चिम बङ्गालमा त अब सबै सुकौरोले त मरिहाल्छ रोपेको जिनिसहरू पनि मलजलहरू पनि नभएर अनि त त्यही भएर अनि त हामी गरीब दुखी चाहिँ कसरी बाच्नु नि अब यो हामीले रोपेको खेतीबारीहरू जस्तै धान मकैहरू यस्तोहरू हुन्छ कोदोहरू हुन्छ सबै मरी त हाल्छ अनि त त्यो सबै मरेपछि अनि त हामी के खाएर बाँच्नु होला यो पश्चिम बङ्गालमा त मलजलै छैन हामीलाई सुकौरो लाग्छ खेतीबारीहरू सबै मरिहाल्छ अनि त त्यो खेतीबारी मरेपछि हामी त गरीब दुखी हो हामी गरीब दुखी मन्छेलाई चाहिँ अनि त कसरी बाँच्नु होला त्यसरी अब रोपेको जिनिसहरू म् मऱ्यो भने त मलजलै छैन मलजल भए त हुन्थ्यो नि मलजलहरू केही पनि छैन मलजलहरू त्यो खेतीपातीतिर लाउनु यसो पाएको भए त अलिअलि हुन्थ्यो होला नि खेतिबारी छैन मलजल नै अनि त सुकौरोले सबै मर्छ खेतीबारीहरू लाएको पनि अनि त यो पश्चिम बङ्गालमा त